अङ्कल मैले तपाईँको गाडी रिजर्व गरेको थिएँ मैले तपाईँलाई साढे नौ बजीको टाइम दिएको थियो म त्यहाँ एउटा पान दोकान छ त्यहाँनिर छु त्यसको छेउमा एउटा मन्दिर छ यो दुईवटा बिजुलीको खम्बा पनि छ र मैले तपाईँलाई देख्नसकेको छैन म त त्यहीँ छु र त्यो बाटो आउनुहोस् न तपाईँले मलाई देख्नुहुन्छ र साढे नौ बजीभन्दा चाहिँ अगाडि आउनुहोस्